स्वागत छ तपाईँलाई तपाईँले राम्रो डेटा दिनु भयो र तपाईँले आफ्ने परिचय साथ साथै तपाईँको परिवारको बारेमा तपाईँ पहिला के गर्नु हुन्थ्यो त्यो पनि हामीसँग साझा गरिदिनु होस् न म त के हरे म बगानमा काम गर्थेँ म रिटायर भएँ मेरो नाम समिरी छेत्री हो मेरो दुइजना नानीहरू छन् छोरीहरू एउटा रिना एउटा बिना छोरी छ मेरो नातिनी छ दुइजना अनि मेरो सास सासू पनि छ मेरो सबैजना देवरानी जेठानी सबैजना घरमा छन् म मेरो म बगानमा काम गर्थेँ म रिटायर भएँ अन्त अहिले छोरीलाई दिएको छु मैले नाम अन्त छोरीले गर्दैछ